भारतमा मेरो प्रिय राज्य हाम्रो छिमेकी राज्य सिक्किम रहेको छ र त्यो राज्य मलाई प्रिय किन लाग्छ भने त्यहाँको इन्भाइरोमेन्ट एकदम राम्रो छ र साथै सिक्किम एकदम सफा राज्य पनि छ त्यहाँ घुम्नका निम्ति धेरै राम्रा राम्रा ठाउँहरू पनि रहेको छ र त्यहाँ धेरै प्रकारका फुल साथै पशु पक्षीहरू पनि पाउन सकिन्छ यस राज्यको सुन्दरताको कारणले गर्दा यहाँ धेरै पर्यटकहरू आउ आउने गरिन्छ र यस सुन्दरताको कारणले गर्दा यो राज्य मेरो प्रिय राज्य बन्न पुगेको छ र यस राज्यको नथुलाको यात्रा गर्न मलाई धेरै मन लागेको छ र यो उत्तरी सिक्किममा अवस्थित रहेको छ र यस जगा अथवा नथुलाको छेउमा छाङ्गु लेक पनि रहेको छ र यस लेकको कारणले गर्दा पनि नथुलाको शोभा अझै अझ बढेको छ र मलाई यस ठाउँ ठाउँमा यात्रा गर्नुको निम्ति पनि यही कारणहरू रहेको छ र यस ठाउँको सौन्दर्य वा सिनिक बिउटीको कारण यस ठाउँमा धेरै पर्यटकहरू आउने गर्दछ र यस ठाउँ भिजिट गर्न उचित समय डिसेम्बर टु फेब्रुअरी मानिन्छ र यो ठाउँ मलाई यात्रा गर्न धेरै मन लागिरहेको छ र म चाँडै नै यो ठाउँ जाने पनि कोसिस गर्दैछु